हलो नमस्ते हजुर हजुर अहिले कमानको अवस्था साह्रै राम्रो छैन हो विशेष गरी अहिले कमानको दिन दैनिक हाजिरा पनि राम्रो नभएकोले गर्दा साथै अहिले बोनस दसैँको समय छ बोनसको पनि त्यस्तो राम्रो मालिकपक्षबाट नभएकोले गर्दाखेरि कमान बन्द हुने अवस्थामा पो छ त बैनी हजुर कतिवटा चिया बगानमा चिया चिया बगानहरूको मालिकहरू राता राति चिया बगान लक गरेर पनि भागिरहेको छ हो अनि राम्रो राम्रो कम्पनीले त उनीहरूको वर्कर्सहरूलाई दिइसक्यो बोनस उन्नाइस् प्रतिशत नै दिइसकेको छ तर अब कतिपय चिया बगानमा चहिँ सरकारले तोकिएको जुन चाहिँ यो दर छ त्योभन्दा धेरै कम मालिकहरूले दिन चाहिरहेको तर श्रमिकहरूले त्यसलाई नमानेको त्यो त्यहाँनिर धर्नाहरू दिनहुँ भइरहेको घटनाहरू भइरहेको छ अहिले

मेरो अहिले भन्नुपर्दाखेरि हाम्रो पनि त्यस्तो राम्रो त छैन र पनि अब भोलिसम्ममा चाहिँ सायद हुन्छ भन्ने कुरा छ है अब पर्खिरहेको छौँ राम्रै हुन्छ भन्ने सोच सोची सोचिरहेको छौँ तर अब दिनदिनै भविष्यम भविष्य चिया बगानको भविष्य चाहिँ डामाडोल नै भएको देखिरहेछु

अहिले त कमान लागिरहेको छ भोलिसम्मन् कमानको कामहरू भइरहेको छ हो अहिले अब चियापत्ती पनि राम्रै छ पानी पनि परिरहेकै छ तर अब श्रमिकहरू चाहिँ अहिले विशेष कमानमा भन्दा पनि उनीहरू बाहिरतिर गएर देल्ली बम्बईतिर गएर कोठीतिर कामहरू गर्ने त्यहाँनिर राम्रो दिनको आयहरू राम्रो छ भन्ने कुरो उनीहरूले बुझेर कमानको कामहरू छोडेर जाने यहीँ गाउँतिर पनि कोही पिकअपतिर गएर पिकअप कमानको काम छोडेर पिकअपतिर बलुवाहरू ओसार्ने कामहरू गर्छन् कोई दुबई गएर पैसा कमाउने कामहरू गरिरहेको छ परिवार धान्ने काम गरिरहेको छ घरहरू पनि बनाई बनाई पो हाल्छ त फेरि एकै वर्षमा हो अब कमानको काममा अन्ठाउन्न वर्ष काम गर्दा पनि घर बनाउने पैसा हुँदैन मान्छेकोमा हो अन्त अब दिल्ली बम्बईतिर गएर बाहिर देशतिर गएर मान्छेले काम गरेर दुई वर्ष एक वर्ष दुई वर्ष काम गरेर आएर उनीहरूले घरहरू बनाएर राम्रो उनीहरूले जीवन जिइरहेको छ अनि त्यही हेरी चाहिँ मान्छे अब दिनदिनै कमानमा चाहिँ अब छैन कमानमा अब स्ट्रेन्थ अब रोल स्ट्रेन्थ हेर्नुभने अब एकदमै कम्ती छ एकदमै कम्ती छ अहिले हजुर हुन्छ अहिले